विशेष गरेर बिरुवाको कुरा गर्दाखेरि चाहिँ म चाहिँ अब घरमा फुलहरू रोप्छु मलाई फुल उमार्न एकदमै मन पर्छ है म त्यसले गर्दा के अरे विभिन्न प्रकारको फुलहरू म लाउने गर्छु र यस्को लागि चाहिँ म चाहिँ विशेष गरेर गाईको पाकेको मल र जङ्गली मल मेरो घरको वरिपरि रूखहरू छ त्यस्को कुहिएको पतकरहरूलाई चाहिँ मैले कुहाएर त्यो मल र गाउँतिर अहिले पनि अब गाई पाल्नेहरू छ उनीहरूकोबाट पाकेको मल ल्याएर दुइटालाई मिक्स गरेर चाहिँ म बिरुवामा लाउने गर्छु